हलो हजुर

उपहारको समानहरू छ त केको लागि कस्तो कस्तो समान चाहियो छ नि चियरहरू सेटको त टेबलसितकै अब त्यो दाम त निकै निकै छ अब चार हजारदेखिको त उँभो उँभै छ हेरी हेरी छ हुन्छ नि आउनुहोस् न मिलाइ दिन्छु म के के चाहिएको अनि त तपाईँलाई चाहिँ बेड ए तपाईँलाई गिफ्ट दिनु लागि होला बिहाको लागि छ नि आउनुहोस् न समानहरू थुप्रै छ ए हुन्छ आउनुहोस् न मेरोमा छ त माटोको भाँडाहरू छ त हौ किन्नु लागि गमलाहरू छ अब गमलाहरू फारू छ छ नि छ गमलाहरू त दर्जनको हिसाबमै बेच्छु त्यो ठुल्ठुलो मुख भएको भाँडाहरू चाहिँ अब पानीहरू राख्नु केही चिसो पानीहरू राख्नु लागि त्यस्तोहरू चाहिँ चाहिँ गोटाको हिसाबमा त्यस्तोहरू चाहिँ अब बिस रुपियाँ हेरी हेरी छ पच्चिस रुपियाँ ढकनी भएको पच्चिस रुपियाँ ढकनी नभएको बिस रुपियाँ छ त गमला ठुलो पनि छ मसिनो मसिनो पनि छ दाम मिलाएर लानुहोस् न हुन्छ आउनुहोस् न